हेलो सल् सलिम त्यो केअरे बस स्ट्यान्डमा ट्याकसी स्ट्यान्डमा के अरे रेली जाने ट्याकसी अहिले छ कि छैन हेरिदिनु नि अनि छ भने चाहिँ के अरे भाडा रेलीसम्मको भाडा कति लाग्छ हो सोधिदिनुहोस् अनि के अरे यहाँनिर भारा मिलाएर चाहिँ यहाँ कुम्दिनी स्कुलदेखि अलिकति तल फतफते गोलाईमा चाहिँ पठाइदिनुहोस् न